अब हाम्रोतिर भन्नुपर्दा चाहिँ अब त्यस्तो बाहिर ओपनली त्यो अब बाहिर त्यो पिसाबहरू गर्ने त्यो टोइलेटहरू गर्ने त्यस्तो यस्तो चलन चाहिँ छैन अब किनभने अब मान्छेहरू एकदमै अब नेपाली मान्छे एकदमै अब अरूलाई त्यो रेस्पेक्ट दिने पनि हुन्छ अब हामीले अब बाहिर पिसाबहरू गर्दा चाहिँ अब त्यो डे टु डे लाइफमा पुरा इम्प्याक्ट पर्छ अब फेरि अब आफ्नो हेल्थ कन्सियस हुन्छ अब त्यो हेल्थमा पनि पुरा अब तपाईँले बाहिरहरू गर्दाखेरि अब त्यसमा पनि पुरा इफेक्ट परेको कारणले गर्दा चाहिँ अब हाम्रोतिर त्यस्तो अब यो यस्तो चलनै छैन पहिलादेखिकै अब चल्दैआएको हो अब अहिले त धेरै अब गभर्मेन्टहरूले अब त्यो जस जस घर घरमा अब गाउँघरतिर अब टोइलेटहरू छैन जसले अब टोइलेटहरू बनाउन सक्दैन अब गभर्मेन्टले धेरै अब टोइलेटहरू पास गरिसकेको छ धेरै अब तपाईँले गाउँघरमा अब एकदमै जो चाहिँ अब एकदमै रिमोट एरिया छ त्यस्तोहरूतिर खालि भेट्नु सक्नुहुन्छ जो चाहिँ अब त्यो टोइलेटहरू अब त्यो अब त्यो पक्का टोइलेटहरू नभएको तर त्यस्तो पक्का टोइलेट नभए पनि उनीहरूले चाहिँ अब त्यो बोराहरूले बारेर हुन्छ कि अब के गरेर हुन्छ तर टोइलेट चाहिँ हुन्छ तर त्यो कच्चा टोइलेट भए पनि हुन्छ किनभने अब नेपाली पिपलले चाहिँ अब बाहिर पिसाब गर्नु चाहिँ अब आफै अब आफूले मनले पनि दिँदैन प्लस अब गर्दैन पनि अब पहिला अब बाजेबोजुहरूले अब टोइलेटहरू नहुँदा पनि अब त्यो अब बारबेर गरेर अब अरूले नदेखे नदेख्ने पाराले नै अब त्यो पिसाबहरू गर्ने चलन छ अब एकदमै तपाईँले अब अरू अब टुरिस्ट चाहिँ अब जो अब अरू अब जो इन्डियामा बिलङ गर्छ अब त्यो अरू फरेनर त्यो टुरिस्टहरू आएर गऱ्यो भने चाहिँ के कसो हो तर अब नेपाली अब जो त्यहाँकै रेसिडेन्ड छ उनीहरूले चाहिँ अब त्यो पटकै अब गर्दै गर्दैन अब खुलामा त्यस्तोहरू चाहिँ अब अब फेरि यस्तो हुन्छ अब नेपाली कम्युनिटी चाहिँ कस्तो हुन्छ भने अब त्यो अब अब यता अब एज कम्पेर टु प्लेन्स अब प्लेन्सको जस्तो त्यो रहनसहन पनि हुँदैन अब गाउँघरमा त सबै मिलेरै बसेको हुन्छ अब इन्केस अब एउटा घरमा टोइलेट छैन भने पनि अब तपाईँको घरमा टोइलेट छैन भने पनि अब तपाईँको नेभरकोमा टोइलेट छ अब उनीहरूले एलाउ गर्छ क्या त्यहाँ अब त्यहाँ टोइलेट त्यहाँ गएर अब टोइलेटहरू गर्छु भन्यो भने अब उनीहरूले अब आरामले दिन्छ अब त्यसमा तपाईँलाई केही उयो नै गर्दैन अब रोकटोकै गर्दैन अब अब त्यस्तो अब मिल मिलेर बसेको हुन्छ अब गाउँघरमा त अब धेरै मिलेर अब अब एउटा घरमा छैन भने अर्को घरले दिने त्यस्तो त्यस्तो यस्तो असर यस्तो यस्तो प्रकारको रहन सहन छ त्यही कारण अब यस्तो खुलामा पिसाब गर्ने चाहिँ एकदमै पटकै तपाईँले भेट्नुहुँदैन हिल्समा चाहिँ अब ए अब मेनली चाहिँ भनौँ भन्दा चाहिँ नेपाली कम्युनिटीमा चाहिँ अब यस्तो बाहिरमा पिसाब गर्नेहरू चाहिँ एकदमै तपाईँले भेट्नुहुँदैन